हेलो दा मैले तपाईँलाई अघि गाडी ए रिजर्भ गरेको थिएँ अन्त मेरो त अर्जेन्ट कहाँ जानुपर्ने थियो तपाईँ ढिलो आउनु तपाईँ ढिलो आइदिनु भयो अब तपाईँ होस् नआउनु म अब अर्कै गाडीलाई भनेर जान्छु तपाईँ फर्किनुहोस् तपाईँ जहाँ छ त्यहाँबाट